एउटा बगैँचालाई व्यवस्थित गर्न त्यस्तो महँगो त पर्दैन किनकि हाम्रो गाउँघरमा गाईको मल वा जङ्गली मल पाइहाल्दछ त्यही पौधाहरूको यताउता कटिङहरू सार्दा पनि भइहाल्छ नयाँ बिरुवा अनि हाइब्रिड सिड्सहरू किन्दा चाहिँ अलिक पैसा लाग्दछ किनकि बगैँचामा सिजन अनुसार फुलहरू रोप्नु पर्ने हुँदछ